मैले रिबकको जुत्ता मगाएको थिएँ अनलाइन बजारभन्दा धेरै नै धेरै सस्तो परेको थियो मलाई जुत्ता अनि साइज पनि एकदमै राम्रो आयो कम्फर्टेबल पनि एकदमै कम्फर्टेबल रहेछ कलर पनि सेम आयो दाम त अब झन्डै दाम दाम पनि अब एकदमै डिफरेन्स थियो अब अनलाइन हेरी अन्त त्यो जुत्ताको मेन चिज चाहिँ अब रनिङ सुज हो त्यो चाहिँ कुद्दाखेरि एकदमै कम्फर्टेबल अन्त मैले यो जुत्ता मगाएर युज गरेको झन्डै तपाईँको एक साल हुन लाग्यो र पनि अहिलेसम्म नो कम्प्लेन त्यसमा एउटा कम्प्लेन पनि छैन एकदमै राम्रो र म अब त्यो जुत्तालाई अरूले पनि चाह्यो भने त्यो मलाई भन्यो भने म भनिदिन सक्छु कुन चाहिँ जुत्ता हो कसो जुत्ता हो भनेर सबैलाई म चाहिँ अब किन्नुहोस् भन्छु क्या त्यो जुत्ता चाहिँ